हेलो डेभलपमेन्ट सेन्टर नमस्ते हजुर को बोल्नु भयो ए नमस्ते दाजु हजुर भन्नुहोस् न ए हजुर हजुर तपाईँको कति थियो होला नि दाजु बजेट भन्नु भयो भने त म यसो आइडिया लिएर भन्थेँ नि तपाईँलाई ए ए हजुर हजुर अन्त ब्याट्री ऱ्यामहरू पनि त फेरि तपाईँलाई राम्रो चाहियो होला ए हजुर हजुर

ए हजुर हजुर हजुर ए हजुर तपाईँको लागि एउटा दामी खाल्को एउटा फोन आएको कि तपाईँको बजेट पनि हुन्छ तर अलिकति चाहिँ बढ्छै दाजु त्यसको हजुर त्यसको एघार पाँच सौ छ कि तर तपाईँलाई म अलिक घटाइदिनु सक्छु एघारसम्म चाहिँ गरदिन्छु

हजुर किनभने होइन यति जान्नुभयो भने चाहिँ अब फेरि त्यसमा फिचरहरू पनि राम्रो छ तपाईँले स्टोरेजहरू पनि राम्रो पाउनु हुन्छ नि त एक हजार बरु म मिलाइदिन्छु नि तपाईँले बिस्तारै गर्नुभयो भने पनि हुन्छ नि नभए इएमआईको अप्सन पनि छ तपाईँले इजी टू इएमआईमा पनि गर्नु सक्नुहुन्छ हजुर हजुर अँ यहाँ ओप्पो डब्लू थर्टी टू आएको छ कि हजर त्यसमा तपाईँको थर्टी टू मेगा पिक्सलको क्यामेरा आएको छ हो अन्त एट जिबीको तपाईँको ऱ्याम छ अन्त वान ट्वेन्टी टू स्टोरेज छ फोन पनि एकदम कम्प्याक्ट कलर पनि राम्रो राम्रो आएको छ हौ दाजु हजुर अन्त अहिले तपाईँ कहाँ हुनुहुन्छ एकपल्ट दोकान नै भिजिट गर्नु भएको भए राम्रो हुन्थ्यो नि तपाईँलाई म मजाले फिचर पनि बताइदिन्थेँ फोन तपाईँले हेरेरै मन खुसी हुने खाल्को पो छ त हौ क्वालिटी पनि

हजुर हजुर हजुर होइन तपाईँकोमा क्यास छैन भने अहिले हाम्रो अफर चल्दैछ नि दाजु यो तपाईँले यता इएमआईमा गर्नु भयो भने तपाईँले थर्टी पर्सेन्ट डाउन पेमेन्ट गरिदिनु भयो भने तपाईँलाई हामी फोन फाइनेन्समा पनि एभाइलेबल गरिदिन्छु हजुर त्यो पनि राम्रो छ हजुर हजुर दसैँको अफर पनि अन्त तपाईँलाई हामीले फोनसँगै फोन कभर हो स्क्रिन हेडफोन पनि हजुर तपाईँहरूलाई हामी खास त अब फोनमा त तिनीहरू हुँदैन तरपनि हामीले हाम्रो दोकानको तर्फबाट चाहिँ दिपलक्ष्मी मोबाइल सेन्टरको तर्फबाट चाहिँ तपाईँहरूलाई हुन्छ हुन्छ आउनुहोस् कि त्यहाँदेखि यसो गाउँतिर कसै किन्ने छ भने पनि रिक्वाएर गर्नुहोस् न म तपाईँ भने त म मिलाइदिन्छु नि हुनु त तपाईँ चिनेकै मान्छे